टक्कै होइन हामी चाहिँ बसिरहेको थियो अन्त त्यो दाजुको दोकानमा गएको थियो नि त होइन दोकानमा गफ गर्दै थियो होइन आम्मै हो क्र्याक गरेको सुन्यो होइन माथिबाट अलिकति पहिरो झर्यो झड्याक्क होइन अनि त्यहाँदेखि ट्याक्क एकछिन बादमा पन्ध्र मिनेटबाद फेरि घुँचुचुचु गरेर आम्मै हो डाङडुङ पहिरोले पुर्यो आम्मै हो मज्जाले होइन हेर्दा नै खत्रा हेराइ नि अब पुरेर बाङबुङ होइन अब के गर्नु गर्नु सबै उठ्यो होइन त्यहाँबाट दोकानहरू हटाउन थाल्यो त्यो मज्जा आएको थियो होइन त्यहाँदेखि टक्कै ओह्रालो तल गएको थियो घुम्नु होइन ओ मामे भनेर हाम्रो दाजुलाई मामे भन्छु नि त म होइन ओ मामे जाउँ न भने होइन कहाँ हो घुम्नु तल क्यारम बोर्ड खेल्न जुम न क्यारम बोर्ड खेल्न जाँदै थिएँ अब हेर्नु अब तपाईँहरूले एक खेपमा झुक्कुलले हाल्यो भनेम पाँचवटा त हाल्छ होइन तपाईँहरूले क्यारम बोर्डमा ढ्याक्कै मैले चाहिँ झुक्कुलमा रानी र तिनवटा गोटी चाहिँ एकैचोटी खाइदेको लु झुक्कुलमा नि लु कसम म त छक्कै परिदिएको को कि ठ्याक्कै दिएको कि एक कुनामा लागेर चाहिँ फेरि फर्केर आयो कि तिनवटा चाहिँ फुत फुत फुत पपसिदिएको कि रानी पछि पस्दै गयो म त छक्कै नि हरेको हरेकै म त तपाईँहरू त्यस्तो गरेको भए छक्कै पर्थ्यो कि पर्थेन भन्नु त अब हालैमा घटेको घटना त यति नै हो